मेरो घटनाबारे कुरा गर्दा चाहिँ हामी हालैमा साथी भाइ मिलेर वनभोज खाँदै घुम्न गएको थियौँ घुम्न जाँदाखेरि त्यहाँ नयाँ साथीहरू पनि पायौँ हामीले अन्त त्यो साथीहरूसँग भेटघाट गर्दा राम रमाइलो कुराहरू रमाइलो गफसफ एकअर्कासँग चिनजान चिनजान पनि भयौँ बोल्दाबोल्दै बोल्दाबोल्दै हामीलाई एकप्रकारको

भर्खर भेटेको धेरै दिन अगाडिदेखि धेरै दिन अगाडि चिनजान भएको साथीहरू जस्तो एकदम महसुस त्यस त्यो खालको महसुस पायौँ हामीले बोल्दै जाँदाखेरि एकदम उनीहरू पनि वनभोज खाँदै घुम्नै आएको रहेछन् त्यो साथीहरू पनि एकदम रमाइलो एकदम मिल्ने एकदम साथी साथी साथी भनेपछि एकदम ज्यानै दिने खालको साथीहरू रहेछन् र हाम्रो एकदम मिलमिलाउ एकदम राम्रो भयो वहाँहरू पनि नेपाली हामी पनि नेपाली नेपाली नेपाली मिलेपछि त एकदमै रमाइलो खुवाइपिई एकदम रमाइलो घटना एकदम रमाइलो एकदम मिठो यादगार घटना भएको थियो त्यो घटना चाहिँ मेरो लागि एकदमै एकदमै एकदमै एकदमै रमाइलो एकदमै मिठो यादगार घटना भएको थियो